हाम्रो क्षेत्रमा धेरै विभिन्न थरीका सांस्कृतिक समुदायहरू बस्ने गर्छन् र हामी आफ्नो संस्कृतिदेखि बाहिरको मानिसहरूसित पनि राम्रो सम्पर्कमा छौँ हामी मानिस सामजिक प्राणी हौ र सामाजिक भएर त अब बस्नै पर्छ न र हाम्रो वरिपरि पनि अरू समुदायका अरू स अरू सांस्कृतिक मा आफ्नो आफ्नै संस्कृति मान्ने मानिसहरू पनि हुनुहुन्छ छिमेकमा वरपर सबैजना बस्नु बस्नै भएको छ मिलेरै र हामी उहाँहरूलाई पनि उहाँहरूको संस्कृतिलाई पनि त्यति नै महत्त्व दिन्छौँ सथ दिन्छौँ किनकि संस्कृति भनेको सबैको राम्रै हुन्छ संस्कृतिले कुनै नराम्रो कुरा सिकाउँदैन कुनै पनि समुदायको होस् त्यसमा है र हामी एकअर्कालाई सहायता गरेर नै बसिरहेको छौँ सबै हामी सबै सांस्कृतिक संस्कृति होस् चाहे समुदाय होस् सबै जन समुदायसँग सम्पर्कमै एकअर्कालाई सहायता गरेरै बसिराखेको छौँ